सर म पहिला कोइला कम्पनीमा खाना मगाउँथेँ अहिले वासाबारीमा बस्छु अनि वासाबारीमै मेरो खाना ल्याइदिनु होस् अनि यो मेरो यो न्यू एड्रेस चाहिँ के भयो यो न्यू एड्रेस चाहिँ खातामा उयो गर्नुहोस् अनि मेरो यो एड्रेसमा मलाई खानाले पनि अब ल्याइदिनु होस् किनकि यो मेरो पर्मनेन्ट एड्रेस हो अनि तपाईँहरूको खातामा चाहिँ मेरो एड्रेस रिन्यू गरिदिनु